हाम्रो गाउँ बस्तीमा चाहिँ कुलोहरूको सुबिधा चाहिँ छ तर त्यो अलि बर्खामा मात्रै काम लाग्छ है अन्त बर्खामा धान रोप्दाखेरि पानी परेको पानी पर्छ है अन्त पानी उम्रिएर खोलाभरि हुन्छ है त्यसै पनि पानी परेको कारणले गर्दाखेरि खोला थुलो भइरहेको हुन्छ यति बेला चाहिँ बर्खाको टाइममा चाहिँ त्यो धान रोप्दाखेरि चाहिँ सिँचाईबाट चाहिँ सुविधा छ ल्याउनु है त्यो धान रोप्दाखेरि अन्त अरूबेला जुन चाहिँ हिउँदोमा छ हामी पाइपबाट मेन्ली पाइपबाट नै तान्ने गर्छौँ खाने पिउनुको लागि अन्त पकाउनुको लागि त्यस्तो साग सब्जीको लागि पनि हिउँदोमा पाइपबाट तान्ने गर्दछौँ खोलामा त्यस्तो पानी पनि हुने गर्दैन त्यति बेला है अन्त अन्त कुलोहरू मेन्टेनेन्स भइबस्छ त्यहाँको जति पनि मैलाहरू छ बर्खा आउन अगाडि नै सफा गरिराख्छ तयारी गरिराख्छ कि यो चाहिँ यसको लागि अब धान रोप्नुको लागि खेतीपातीको लागि भनेर है त्यति बेला चाहिँ अब जुन सिँचाईको पानी चाहिँ धान रोप्दाखेरि मात्रै हाम्रोमा चाहिँ प्रायः युज गर्छौँ है बर्खाको टाइममा मात्रै धान रोप्दा मात्रै अहिले त धान धेरै धेरै कम्ती भइरहेछ तर कतिजना मानिसहरू अहिले पनि स्टिल धान रोपी नै रहन्छ है धान रोपी नै रहेको छ र त्यसैले गर्दाखेरि उनीहरूको लागि चाहिँ त्यो कुलो चाहिँ प्रत्येक वर्ष नै सफा गरिरहेको हुन्छ र अरू बेला चाहिँ पानी कम्ती भएको कारणले गर्दाखेरि चाहिँ हामी पाइपको थ्रु नै हामी पानी ल्याउने गर्दछौँ